हाम्रो यो अब दार्जिलिङ जिल्ला है दार्जिलिङ जिल्लाको अब समाचार अब क्षेत्र विभिन्न धर्म र समुदायका समचार सञ्चार माध्यमहरू चाहिँ एकदमै धेरै सम्वेदनशील छ अब पहिला त अब प्रिन्टेड हुन्थ्यो होइन सबै पत्र पत्रिकाहरू तर अब त अनलाइन भएकोले सबै सबै डिजिटल भएको कारणले गर्दाखेरि हामीले हाम्रै हाम्रै गाउँदेखि लिएर अर्काको वरपर गाउँ समाज विभिन्न क्षेत्र जग्गा ठाउँहरूको घरमै बसी बसी राम्रोसँगले जान्न अहिलेको अहिले हालहरू हालखबरहरू पढ्न सक्छौँ जान्न सक्छौँ है अन्त एकदमै राम्रो विकास भएर गएको छ अब सबैजना एकदम सचेत भएको छ योपालि अन्त एकदमै राम्रो छ